हेलो अल्बिना के गर्दैछौ हौ ए बसिरहेको छौ म पनि बसिरहेको थिएँ हौ त्यसै गरेको हौ अँ सुन न अस्ति हामीले त्यो पर उयसमा दस माइलमा उयो किनेको थियो नि कुर्ता किनेको थियो नि मेरो त कस्तो नराम्रो पो आएछ त कस्तो नराम्रो पो रहेछ त हेर्दा त त्यति बेला त राम्रो थियो होइन अब ल्याएर धुँदाखेरि त कस्तो सबै कलरहरू फेड भएर हो त्यस्तो पो भयो त तिम्रो केही भएन मेरो त पुरा कलर फेड कलर गयो हो कस्तो नराम्रो भइरहेछ हेरन महँगो न महँगो हो कस्तो महँगो गरेर लियो पैसा चाहिँ सामान चाहिँ कस्तो नराम्रो रहेछ हौ त्यहाँनिर त अब त त्यहाँनिर किन्नुहुँदैन रहेछ हौ है कस्तो नराम्रो क्वालिटीको लुगा रहेछ हेर्दाखेरि मात्रै राम्रो रहेछ हो मलाई त मनैपरेन हौ कस्तो रिस उठ्यो हौ मलाई त त्यहाँनिर अन्त तिम्रो चाहिँ केही भएन मेरो त राम्रो भएन त ए हो तिम्रो पनि त्यस्तै भयो ए खै मेरो त मनपरेन हौ त्यहाँनिर त म त अब त्यहाँ कसैलाई पनि नजानु भन्नुपर्यो मनैपरेन मलाई त ए अँ है अबदेखि त्यस्तो न त्यहाँ नजाऊँ ल कहिले पनि त्यो दोकानमा कस्तो खालकोहरू हौ है पैसा लिएपछि त सामानहरू पनि राम्रो दिनुपर्छ नि त है त्यही त म त मनैपरेन हौ राम्रै आएन लुगा पनि राम्रो छैन रहेछ हो क्वालिटी पनि कलर सबै गएर ए अबदेखि त त्यहाँ नजाऊँ ल कहिल्यै पनि ल ल